हामीलाई चाहिँ पानीको चाहिँ अब यस्तो आवश्यकता पर्छ अब पानी छैन भने चाहिँ एक दिन पनि एक दिन पनि पानी छैन भने कतिवटा कुरोमा चाहिँ हानि हुन्छ होइन जस्तै अब हामीलाई अब पानी छैन भने लुगा धुनु असुविस्ता हुन्छ होइन अनि त्यहाँदेखिको अब खानाहरू बनाउनुपऱ्यो खाना बनाउँदा पनि त हामीलाई प्रा प्रायः जस्तो पानी नै चाहिन्छ हो अनि हाम्रो फुल फ अ फलहरूतिर होइन सागसब्जीहरूतिर पनि त पानी लगाउनुपर्छ अब त्यसमा पनि त पानीहरू छैन भने अब त्यो फुल आफूले रोपेको प्लान्टहरू होइन योहरू फुलफलहरू सबै अब सुकेर मर्ने मर सुकेर मर्छ होइन अनि पानी छैन भने हामी लुगाहरू कसरी धुनु होइन लुगा धुनुको लागि हामीलाई त पानी चाहिन्छ अब प्रायःजस्तो चाहिँ हामीलाई चाहिँ पानी चाहिँ अब आवश्यकै छ